हामीले विभिन्न मौसममा विभिन्न तरिकाले विभिन्न बिरुवाहरूलाई बचाउने गर्छौँ जसरी गरममा झारपातको छाहारी लागाएर छाया दिने गर्छौँ जाडोको समयमा प्लासटिकको छाहारी लगाउने गर्छौँ र प्राण पशु प्राणीबाट बचाउनका लागि बार बार्ने गर्छौँ जस्तै बाँसको बारहरू बार्ने गर्छौँ र चराहरूबाट बचाउनुको लागि बुख्याँचा लगाउने गर्छौँ र त्यसरी हामीले विभिन्न बिरुवाहरूलाई बचाउने गर्छौँ र खेती पाती गर्ने गर्छौँ